म चाहिँ दार्जिलिङ क्षेत्रमा बस्छु त्यहाँनिर त्यहाँनिर दार्जिलिङ क्षेत्र चाहिँमा चाहिँ मानिसहरू चाहिँ यात्रा गर्नुको लागि चाहन यात्रा गर्ने चाहनाहरू ठाउँहरूको नामहरू चाहिँ छन् जस्तै जु भयो जु नाइटिङ्गल पार्क टी गार्डनहरू भयो अनि रोपवे सिंहमारी रोपवे अनि बतासे गुम्बाहरूमा चाहिँ गर यात्राहरू घुम् घुम्नु सक्नुहुन हुन्छ अनि यो चाहिँ दार्जिलिङ चाहिँ अब क्विन अफ् हिल्स भनेरै सुन्नमा आउँछ अनि यहाँ चाहिँ यहाँ यात्राहरू चाहिँ धेरै धेरै धेरै आउँछन् यस यो यो चाहिँ यो क्षेत्र चाहिँ अब टुरिज्मको लागि नै अनि स टु टुरिज्मलाई टुरिज्मको लागि नै अब चिनिन्छ यो दार्जिलिङलाई चाहिँ